मेरो जीवनमा अब यसको कति ठुलो सामनाहरू सब गर्नुपऱ्यो तर पनि अब त्यस्तो त अब त्योभन्दा पनि ठुलो सामनै भनौँ मेरो ससुरा हुनुहुन्थ्यो जसमा सेभेन्टी फाइभ वर्षको उहाँ एक प्यारालाइज हुनुहुन्थ्यो उहाँको दुईवटै एउटा खुट्टा एउटा हात चल्नु हुन्थेन उहाँलाई मैले बाह्र वर्ष जस्तो बेड बेडमै स्याहारे त्यो अब चुनौती त चुनौती नै भनौँ अब मेरो बाउ समानको बाउ समानै हो ससुरा उहाँलाई मैले टाइम टाइममा खाना पनि दिनुपर्थ्यो ओछ्यानमै टोइलेट दिशा पिसाब सबैहरू लानुपर्थ्यो अन्त पानीहरू टाइम टाइममा खुवाउनु पर्थ्यो दबाईहरू अनि दिन दिनमै हात खुट्टाहरू धुवाइ नुहाइ साफसुग्घर लुगा नयाँ सफासफाहरू लगाएर घाममा राख्नुपर्थ्यो दिनमा अनि दिनमा एक डेढ घन्टा जस्तो घम ताप्नुहुन्थ्यो त्यस बादमा उहाँलाई रुममा लिएर सुताउनु पर्थ्यो अलि यो यो अब जीवनमा कति सामनाहरू त गरेँ र पनि अब मलाई लाग्छ एउटा प्यारालाइज मान्छेलाई बाह्र वर्षसम्म सम्हाल्नु पनि ठुलै चुनौती हो जस्तो लाग्छ त्यही कारणले अब उहाँलाई मैले स्याहारे स्याहारे अब त्यस्तो नराम्रो त होइन अब मेरो ससुरा हो बाउ समानै हो तर मैले अरू केही चुनौती भन्न भन्दा पनि यही जरुरी सम्झेँ जीवनमा अब कतिको चुनौती आउँछ आउँछ अनि यसलाई नै मैले चाहिँ ठुलो चुनौती जस्तो लाग्यो लाग्यो मेरो जीवनमा